मैले भखरै मात्र है मिसोबाट एउटा ह्यान्ड ब्याग स्लिङ ब्याग मगाएको थिएँ है एकदमै राम्रो थियो प्राइस पनि एकदमै मिसोमा त एकदमै अब आफूले किन्नुसक्ने स्टुडेन्टहरूले है काम नगरी बस्नेहरूले किन्न सक्ने आउँछ अनि मैले चाहिँ त्यो देखेर अब मैले अर्डर गरेँ मेरो सामान अस्तिको दिन आयो है अनि त्यो मिसोको ब्याग चाहिँ मुनिपटि चाहिँ सानो ड्यामेज रहेछ मुसाले खाएको हो कि त्यो लेदर उक्किएको हो कि के हो कि माथि चाहिँ एकदमै राम्रो एकदमै अब देख्दा पनि बोक्दा पनि साह्रै राम्रो तर त्यो मुनिपटि चाहिँ त्यो जुन चाहिँ राख्ने हुन्छ मूल ब्यागको मुनि त्यो चाहिँ अलिकति ड्यामेज लाग्यो मलाई हो तर अब हुनु त अब प्राइसअनुसार ठिकै हो तर पनि अब ड्यामेज अब प्रडक्टहरू चाहिँ पठाउनु भएन भनेर भन्छु म चाहिँ है अब अब उनीहरूकोमा त्यो अब एभाइलेबल थिएन भने अब त्यो ड्यामेज प्रडक्टहरू त कस्टमरलाई पठाउनु भएन नि त तर अब मैले चाहिँ ड्यामेज प्रडक्ट पाएँ त्यही कारण अब नेक्स्ट टाइमदेखि चाहिँ म मिसोलाई चाहिँ ट्र्स्ट गर्दिनँ